मैले नेपाली भाषा भनेको मेरो मातृभाषा हो अब म जतिबेला आमाको कोखबाट जन्मिएँ जब मैले बोल्न सुरु गरेँ अब मेरो मातृभाषा नेपाली भएकोले गर्दा मलाई आमाले नेपाली सिकाउनुभयो नेपाली भाषा सिकाउनुभयो र त्यतिकै सिकेर अब स्कुल कलेजतिर भयो पाठशालामा विशेष मैले यही भाषा पढन पाएँ र एकदमै सजिलो भाषा आफ्नो मनको भावनाहरू सजिलै पोखाउन सक्ने बोल्दा पनि सबैले सजिलोसँगले बोल्न सक्ने अब हामीले मात्रै नभएर अन्य जातिले पनि यो नेपाली भाषा छिटो गरेर सिक्नु सक्ने भाषा हो यो मेरो मातृ भाषा त्यसले गर्दा यो एकदमै अब सजिलो भाषा राम्रो भाषा छ यो नेपाली भाषा प्राय प्राय जातिहरूले अरू अन्य जातिले पनि बोल्छ र यो भाषा चाहिँ एकदमै सजिलो अनि मिठो आफ्नो हरेक मनको भावनाहरू पनि सजिलै पोखाउनु सक्ने भाषा चाहिँ नेपाली भाषा हो